मेरो बाल्यकालका सबैभन्दा मनमोहक सम्झनाहरू भनेको मेरो प्राथमिक तहको स्कुलको पल हो र प्राथमिक तहदेखि क्लास फोरसम्मका सम्म बिताइएका दिनहरू एकदमै मनमोहक सम्झनाहरू हुन् हामी त्यस समय गाउँकै एउटा प्राथमिक पाठशालामा पढ्ने गर्थ्यौँ र त्यस समय हाम्रोमा फोनहरू मोबाइल फोनहरू इन्टरनेटको जमाना पनि थिएन हामी घरबाट बिहान आठ बजी निस्कने गर्थ्यौँ स्कुलको निम्ति अनि हामी त्यहाँ भएका हिँड्दै हिँड्दै स्कुल जाने गर्थ्यौँ बाटोमा विभिन्न फलहरू अम्बक सुन्तला यस्ता फलहरू टिपेर खाने गर्थ्यौँ अनि स्कुलमा गएर पनि हामी विभिन्न साथीभाइहरूसँग विभिन्न खेलहरू खेल्ने गर्थ्यौँ बाल खेलहरू खेल्ने गर्थ्यौँ र विद्यालयमा पनि राम्ररी पढ्ने गर्थ्यौँ पढिसकेर ट्युसन जाने गर्थ्यौँ ट्युसन जाने क्रममा पनि दुई घन्टा वा आधी घन्टाहरू हामी खेल्ने गर्थ्यौँ त्यो समय आज पनि एकदमै त्यो सम्झनाहरू आज पनि आलै रहेको छ